यस विषयमा म धेरै छोटकरीमा भन्न चाहन्छु है सर्वप्रथम त सरकारले हरेक वर्ष धेरै जनताको हितको लागि होइन कामहरू गरिनै रहेको हुन्छ महिलाको नारीको है हिसाबमा हेर्नु हो भने अहिले कन्याश्रीहरूदेखि लिएर विधवा भत्ता विधुवा भत्ताहरू होइन त्यस्तो स्किमहरू पनि खोल्दै गएको छ होइन लक्ष्मी भण्डारहरू अन्य अन्यहरू पनि यहाँ निकालिँदै जाँदैछ है अन्त अहिले हो भने एसएसजीहरू पनि खोलिदिनु भएको छ होइन यता उयसको हितमा जनताको हितमा हो भने हन्ड्रेड डेज प्रधानमन्त्री आवास योजनाहरू पनि यहाँ धेरै मात्रामा अब जनताको हितको निम्ति खोलिएको छ है संस्थाको हित संस्थाको यो नाममा हेर्नु हो भने अहिले संस्थाका पनि खोलिएको छ जो हामीलाई धेरै गरिबीको गरिबदुःखीहरूको धेरै लागि सहयोग टेवाहरू पुऱ्याइरहेको छ